हाम्रो अब गाउँठाउँमा चाहिँ अब हातखुट्टा भाँचियो भने यसो भुइँचम्पा कुटेर लगायो भुइँचम्पा भन्ने एक प्रकारको अदुवा जस्तो फल्ने एउटा बिरुवा हुन्छ त्यसलाई जरा निकालेर पिसेर त्यसमा रातो माटो लगाएर चु अलिकति चुना लगाएर एकदम मजाले लेप लगाएर त्यसलाई ब्यान्डेज गर्यो बाँसको काम्रा वरिपरि लगाएर त्यसलाई सिधा राख्यो त्यसले चाहिँ जोड्ने काम गर्छ त्यस्तै उपचारहरू हुन्छ अलिकति मर्किएको सड्किएको छ भने चाहिँ यसो तेलसेल लायो पन्नुको तेलहरू के के लगायो र पनि भएन भने चाहिँ अब हामी डक्टरको पासमा जान्छौँ अरू एक्सरेहरू गरेर डक्टरले नै सबै गरिदिनु हुन्छ